हेलो हजुर ए तपाईँ उयो के अरे यो गोदरेज हुन्छ बनाउने त्यो उसबाट बोल्नुभएको म गोदरेज बनाउने ठाउँ ए हजुर हजुर कि अन्त भाइ मलाई त्यो गोदरेजको क्या त्यो डबल डुअर हुन्छ नि त्यो त्यस्तो चाहिएको थियो हो अन्त अन्त त्यसले गर्दाखेरि चाहिँ कति के पर्छ होला है कस्तो हजुर डबल डुअर हुन्छ मजबुत खालको त्यो कोही त फेरि त्यो पातला टिनाको हुन्छ त्यस्तो होइन नि भाइ कि काठ अँ त्यो हजुर काठको डबल डुअर अन्त राम्रै हजुर राम्रै काठको त्यो अलिक सस्तो काठको चाहिँ होइन नि भाइ

हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर कस्टमाइज्ड गरेर

ए हजुर तर अँ मलाई चाहिँ तर एप्री उप्री पल्ला दुई पल्ला भएको हुन्छ होइन भाइ दुई पल्ला भएको भित्र चाहिँ अलिकति त्यो सेफ होला हो त्यो अलिकति उयोहरू पनि सेफ टु सेल्फ उयो भएको के त्यो चाहिँ हजुर हजुर त्यो पैसाहरू रुपियाँ राख्नु पनि ताला चाबी लगाएर अलिकति मजबुत हुन्छ नि हजुर हजुर ए हजुर हजुर मलाई चाहिँ त्यस्तै चाहिएको छ मलाई चाहिँ त्यस्तै तर लाइटमा त्यहामाथि डार्क ब्राउन टाइपको क्या भाइ अलिकति त्यो रुममा पनि अलिकति म्याचिङ हुने टाइपको हो अन्त त्यस्तो चाहिएको तर तपाईँहरूको त्यो यो दोकान चाहिँ कहाँ पर्छ हो मलाई एक्चुली त्यो दोकानको उयो चाहिँ अलिकति आइडियै भएन हो हजुर हजुर हजुर हजुर ए हजुर हजुर त्यो सोफाहरू पनि राखेको हुन्छ नि त्यसलाई उयो गरेर बन्द भयो त्यो चाहिँ ए हजुर हजुर ए हजुर मेरो त त्यही हो बिलो थर्टी अब थर्टीदेखि चाहिँ एक्सिड चाहिँ गर्नुभएन बिलो अब त्यही हो अब पच्चिस तिसभित्र मात्रै राम्रो हजुर अँ हजुर ए हजुर हजुर अन्त त्यो पछि त्यो प्लाइवुड लाउँदा कि त्यस्तो त्यो फुलिने त्यो प्लाइडहरू त्यस्तो हुँदैन भाइ हजुर ए हजुर हजुर हजुर ए अच्छा अच्छा अँ मलाई त्यस्तै चाहिएको अलिकति अब बलियो खालको पनि राम्रो हो देख्दा पनि राम्रो खालको हुने अन्त यसले डर डबल डुअर भएको अन्त मजाको अँ भित्र पनि मजाको लकहरू त्यही यस्तो भएको कि ए हुन्छ त्यसो भए हुन्छ हुन्छ भाइ कि म

अँ तपाईँ त्यस्तो भए हजुर ए हवस् हामीले डिजाइन हामीले डिजाइन दियो भने पनि तपाईँले हामीले डिजाइन गर्यो भने पनि तपाईँले बनाइदिनु सक्नुहुन्छ ए ए हुन्छ हुन्छ त्यसो भए त हुन्छ भाइ हुन्छ हुन्छ तर मैले भनेको जस्तै चाहिँ बनाइदिनु पर्यो नि फेरि भाइ मैले पनि एउटा मैले पनि हजुर त्यो जुन चाहिँ मैले हजुर म अन्त म एक दुई दिन अहिले अब म बिजी छु कि अन्त त्यसले गर्दाखेरि म एक दुई दिनमा आउँछु नि भाइ ल फोन गर्छु म तपाईँलाई आउनुभन्दा अगाडि तपाईँहरूको दोकान चाहिँ कति बजीसम्म खुल्ला हुन्छ बेलुका ए हजुर ए हुन्छ हुन्छ त्यसो भए हुन्छ हुन्छ इभिनिङै अलिकति फ्री हुन्छु कि भाइ म हवस् दिउँसो दिउँसो त अलिक भिडभाड पनि हुन्छ होला है भाइ ए हुन्छ हुन्छ हवस् हुन्छ भाइ हुन्छ त्यसो भए ल हुन्छ